अब यस्तो हुन्छ तपाईँको हस्पिटलमा चाहिँ है तपाईँको गभर्मेन्ट र प्राइभेट हुन्छ है तपाईँको गभर्मेन्ट हस्पिटलमा चाहिँ यस्तो हुन्छ अब नर्सहरू कतिजना चाहिँ गभर्मेन्ट हस्पिटलमा चाहिँ कतिजना नर्सहरू राम्रो पनि हुन्छ है कतिजना राम्रो पनि हुँदैन अन्त प्राइभेटमा चाहिँ तपाईँको राम्रो हुन्छ है किनकि यस्तो हो नि त प्राइभेट र गभर्मेन्ट भनेको चाहिँ प्राइभेटमा चाहिँ तपाईँको

पैसाहरू तिर्नुपर्छ नि त जस्तो कि अब सपोज अब म बिमारी भएँ अरे म बिमारी भएर म हस्पिटलमा बसेँ अरे म हस्पिटलमा बसेर चाहिँ अन्त मैले चाहिँ म बसेको चाहिँ पैसा तिर्नुपर्छ नि त प्राइभेटमा चाहिँ गभर्मेन्टमा चाहिँ त्यस्तो हुँदैन गभर्मेन्टमा चाहिँ अब फ्री हो फ्री अफ कस्ट हुन्छ सबै होइन कति अब यस्तो तपाईँको दबाईहरू मात्रै कतिवटा नपाउँदाखेरि चाहिँ त्यो बाहिर किन्नुपर्छ नत्र त सबै तपाईँको फ्री नै हुन्छ त्यो उयोहरू पनि है त्यो चाहिँ अलिक उयो हुन्छ र अब गभर्मेन्टको सिस्टरहरू चाहिँ अब कति चाहिँ अलिक छुच्ची पनि हुन्छ है कति चाहिँ अब राम्रो पनि हुन्छ छुच्ची अब कस्तो उयो कतिले त गालीहरू पनि गर्छ गभर्मेन्टको सिस्टरहरूले कतिले त गालीहरू पनि गर्नुहुन्छ अन्त त्यो गालीहरू गर्दाखेरि चाहिँ अब हामीले त्यो अब हामीले कति कमप्लेनहरू गर्छौँ अफिसमा है त्यो अफिसमा त्यो कमप्लेनहरू गर्दाखेरि त्यो कमप्लेन चाहिँ कहिले लाग्दैन किनकि अब उनीहरू त गभर्मेन्टको सिस्टरहरू हो है उनीहरू चाहिँ त्यही कारणले चाहिँ उनीहरूलाई चाहिँ अब निकाल्नु पनि हतपत सक्दैन है त्यो अब उयोहरूले चाहिँ अफिसको मान्छेहरूले चाहिँ अब जस्तो कि हामी प्राइभेटमा बसेको छौँ अरे हस्पिटलमा एड्मिट भए अब एडमिड भएर बसेको छौँ अरे अब प्राइभेटमा होइन एड्मिट भएर प्राइभेटमा बसेको छौँ भने चाहिँ हामीले के गर्नुपर्छ अब पैसाहरू तिर्छ पैसाहरू तिरेर बसेको हुन्छ र तपाईँको पैसा तिरेको हुन्छ त्यही भएर चाहिँ त्यहाँ चाहिँ अब गालीहरू गर्छ है अब कति सिस्टरहरू छुच्ची पनि हुन्छ कति कस्तो हुन्छ है उनीहरूले कति अब हामीलाई कोहीबेला बिमारीहरूलाई कस्तो गाली गरिरहेको हुन्छ कति सिस्टरहरूले है त्यो गालीहरू गर्दाखेरि चाहिँ तपाईँको हामीले त्यो गालीहरूको चाहिँ त्यहाँ अब हामीले अफिसमा भन्छौँ है तपाईँहरूको सिस्टरले अब हामीलाई यस्तो गऱ्यो उस्तो गऱ्यो है राम्रो छैन राम्रोसँगले ट्रिट गरेन हामीसँग अब राम्रोसँगले अब हामीलाई हेरेन भनेर हामीले भन्छौँ त्यो भन्दाखेरि चाहिँ त्यो चाहिँ अब फेरि अफिसमा भन्दाखेरि चाहिँ त्यो न अब सिस्टरहरूलाई चाहिँ कति चाहिँ निकाल्नु पनि सक्छौँ है र अब तपाईँको एडमिसन भन्दाखेरि चाहिँ अब तपाईँको यस्तो हुन्छ अब बिमारी भएर गएपछि हस्पिटलमा है हतपत चाहिँ एडमिशन चाहिँ उयो गर्नु सक्दैन तपाईँको अब गभर्मेन्टमा हो भने चाहिँ तपाईँको सजिलैसँगले भन्दाखेरि पनि पहिला त तपाईँले कागज त बनाउनै पर्छ है पहिला त तपाईँको कागज त बनाउनै पर्छ त्यो कागज बनायो पछि त्यहाँदेखि डक्टरलाई देखाउनु पऱ्यो त्यहाँ देखिको त्यो डाक्टरलाई देखाउनुप ऱ्यो है कति जग्गातिर त कति गभर्मेन्ट हस्पिटलमा त त्यस्तो साह्रो बिमारी हुन्छ है तर पनि है लाइनमा आफू लाइनमा बस्नैपर्छ है लाइनमा नबसिकन गर उयो गरिदिँदैन है कोही मान्छेहरू कस्तो हुन्छ होइन कति जग्गातिर छोडिदिन्छ अब यस्तो साह्रो बिमारी रहेछ भनेर छोडेर अब अगाडि नै ट्रन पनि दिनु पनि हुन्छ कतिजनाले त होइन अन्त कतिजनाले त ट्रन पनि नदिएर त्यस्तो लामो उइसमा ट्रनमा बसेर गर्नुपर्छ है अन्त कति जग्गा त हो त्यसरी लाइनमा बसेर त्यहाँदेखि त्यो डाक्टरलाई कागज देखाएर त्यहाँदेखि सबै चेकहरू गरेर मात्रै त्यहाँदेखि एड्मिट हुन्छौँ होइन अन्त तपाईँको फेरि प्राइभेटमा चाहिँ यस्तो हुन्छ कि प्राइभेट हस्पिटलमा चाहिँ तपाईँको पहिला पैसा पे गर्नुपर्छ फेरि है पहिला पैसा पे गर्नुपर्छ अन्त मात्रै एड्मिट हुन्छ नत्र चाहिँ तपाईँको पैसा पे गर्नुभएन भने चाहिँ त्यो एड्मिट हुँदैन होइन अब कति मान्छेहरू त गरिब हुन्छ है गरिब दुःखी मान्छेहरू हुन्छ उनीहरूको त गभर्मेन्ट हस्पिटलमा लान्छ गभर्मेन्ट हस्पिटलमा अब हुँदैन भनेपछि त उनीहरूले त प्राइभेटमै ल्याउनु त करै लाग्यो नि त अन्त त उनीहरूले अब उनीहरूले अब प्राइभेटमै ल्याएर गर्दाखेरि चाहिँ पहिला त पैसा तिर्नैपर्छ नि त प्राइभेटमा त है अन्त प्राइभेटमा चाहिँ पैसा तिरेर एड्मिट गर्नुपर्छ है नत्र चाहिँ एड्मिटहरू गर्दैन है र तपाईँको के छ भन्दाखेरि कति अब तपाईँको अफिसकोहरू पनि राम्रो पनि हुन्छ कतिजना है राम्रो पनि हुन्छ कोही नराम्रो पनि हुन्छ विशेषगरि अब नेपालीहरू त राम्रै हुन्छ अफ् कोर्स होइन कति बङ्गालीहरू पनि राम्रै हुन्छ है अन्त उनीहरूलाई अब अलिक गरिब दुःखीहरूलाई चाहिँ अलिकति अब उयो पनि गर्छ अब अलिकति हेल्प पनि गर्नुहुन्छ है भन्नु पनि हुन्छ कि हुन्छ त्यसो भए होइन तपाईँहरूकोमा पैसा छैन भने अब अब अहिले हामी तपाईँको पेसेन्टहरूलाई पेसेन्टलाई सबै उयो गर्दै गरेको हुन्छ दबै पानीहरू गर्दै गर्छौँ अब जहिले तपाईँहरूकोमा अब पैसाहरू हुन्छ त्यतिबेला दिनुहोस् अब अहिले छैन भने भनेर पनि भन्छ कति जग्गातिर है कति प्राइभेट हस्पिटलहरूतिर होइन कति जग्गातिर चाहिँ अब अलिकति कस्तो हुन्छ भने अब अहिले नै पैसा तपाईँको उयो एड्मिट गर्दाखेरि पैसा दिनैपर्छ भन्ने खालको कुराहरू गर्छ है अफिसको त्यो मान्छेहरूले स्टाफहरूले भनेर भन्छ होइन कति चाहिँ राम्रो पनि हुन्छ स्टाफहरू पनि है र मलाई चाहिँ अब म चाहिँ अब एउटा नर्स भएको कारणले गर्दा चाहिँ भनेको है अब यस्तो हुन्छ उस्तो हुन्छ भनेर है अब एउटा तपाईँको के भन्नु अब हस्पिटल चाहिँ है मलाई चाहिँ म अब भनौँ भने मलाई चाहिँ गभर्मेन्ट प्राइभेट दुईटै मनपर्छ हस्पिटलहरू राम्रै छ ठिकै छ है त्यहाँको अब स्टाफहरू पनि राम्रै हुन्छ कोही राम्रो हुन्छ कोही नराम्रो पनि हुन्छ होइन अब खासमा चाहिँ अब त्यो चाहिँ अब त्यो त अब मान्छेको उइसमा पनि हुन्छ नि त राम्रो नराम्रो त कोही मान्छे अब खासमा राम्रो हुन्छ पहिला त अघाडि त राम्रो हुन्छ त्यहाँदेखि जब आफू त्यो उइसमा पुगे पछि आफ्नो काममा पुगेपछि त कोही त नराम्रो पनि हुन्छ नि त त्यही कारणले चाहिँ आफ्नो त्यो उयोहरू बिर्सिनु हुँदैन होइन आफू कस्तो छ त्यस्तोमै बस्नु पऱ्यो नि त अब आफू त्यहाँ हस्पिटलमा पुगेपछि त त्यस्तो उयो गर्नु भएन नराम्रो उयो गर्नु भएन नि त नराम्रोसँगले त ट्रिटहरू गर्नु भएन पेसेन्टलाई होइन अब पेसेन्टहरूसँग राम्रोसँगले बोल्नु पऱ्यो राम्रोसँगले के हो कसो हो पेसेन्टहरूले यसो सोद्धा ओर्दा खेरि त अब यसो उइसको मान्छेहरूले हस्पिटलको स्टाफहरू हुन्छ अफिसको स्टाफहरूले होइन यसो नर्सहरू डाक्टरहरू सबैजनाहरू हुन्छ उनीहरूले राम्रोसँगले ट्रिटहरू गर्नु पऱ्यो है हस्पिटलमा पनि यति नै छ है मेरोबाट चाहिँ हस्पिटलको बारेमा चाहिँ